पुरानो पुस्ता र युवा पुस्ता बिचको सम्बन्ध समान र भिन्न दुई विशेष प्रकारका प्रेम दर्शाउँछ पुरानो पुस्ता आफ्नो अनुभव तथा जीवनको आदर्श आदर्श सिकाउँछन् भने युवा पुस्ता नयाँ चुनौतीहरू र अनजान भविष्यतर्फ विमुख भई युक्तिपूर्ण रूपले सामना गर्दछन् यस यसले संसारका भिन्न पहलहरूको अनुमान अनुभव पनि प्रदान गर्दछ जसले पुरानो र नयाँ पुस्ताहरूमा समानता र भिन्नता विश्वमा विश्वमाझ पुर्याउँदछ